हाम्रो यता खेतीपातीमा त पहिल्यै जस्तै नै छ बहिनी धानको बिउ राख्नुपऱ्यो अनि त्यो धानको बिउ भएपछि असारमा धान रोप्नुपऱ्यो अनि केही परिवर्तनहरू आएको छैन हाम्रो त खेतीपाती पहिला जस्तो थियो त्यस्तै यसो गाईवस्तु थोरै पाल्छन् आहिले अलिअलि मलजल गऱ्यो पहिलाकै जस्तै नै मकैसकै छऱ्यो मलसल बोकेर धानसान बिउ राखेर रोप्यो पहिलाकै जस्तै नै छ खेतीपाती त केही परिवर्तनहरू आएको छैन खेतीमा जस्तो थियो पहिला त्यस्तै नै छ अहिले पनि